अब यसमा भन्नु पर्दा चाहिँ दार्जिलिङ इलाकामा चाहिँ दार्जिलिङ क्षेत्रमा चाहिँ धेरै अस्पतालहरू छन् तीमध्ये अस्पतालहरूमा गभर्नमेन्ट अस्पतालहरूमा

त्यहाँदेखि यता माथि यूमा नर्सिङ होम माथि प्लान्टर्स यस्ता हस्पिटलहरू छन् जस्तो युमा युमा प्लान्टर्सहरू चाहिँ अलिकति महँगो महँगो नै हस्पिटसहरू हुन् र त्यहाँ इडेनहरू चाहिँ अब गभर्नमेन्ट भएकोले त्यहाँ धेरै सस्ता छन् तर राम्रै छ त्यस्तो नराम्रो होइन अलिकति राम्रै हस्पिटलहरू छन् र अब कमान बस्तीमा चाहिँ कमान ग्रामीण क्षेत्रमा चाहिँ अलिकति त्यस्तो राम्रो उयोहरू छैन डिस्पेन्सरीहरू सानो सानो हुन्छ त्यहाँ त्यहाँबटा सानो सानो प्राथमिक के अरे ट्रिटमेनहरू गर्छन् र त्यहाँबाट नसकेको चाहिँ यहाँ इडेन दार्जिलिङका इडेन युमा प्लान्टर्सहरूमा लान्छ है त्यहाँबाट पनि त्यस्तै बिरामीहरू अब यहाँ गर्न नसक्नेले सिलगढीका थुप्रै जस्तै

सिलगढीको अस्पतालहरूमा लान्छ र अच्छा त्यहाँ त्यहाँ त्यहाँदेखि पनि अब सिलगडीबाट पनि भएन भने चाहिँ त्यस्तै बेङ्गलोर हैदराबाद यस्ता ठुल्ठुला अस्पातालतिर लगेर रोगीहरू निएको गर्ने गर्छ है त्यहाँबाट कोभिडको समयमा चाहिँ अब दार्जिलिङमा हामी अब दार्जिलिङको है दार्जिलिङमा राम्रै इडेनहरूले राम्रै दियो त्यहाँका नर्सहरू भयो त्यहाँका डाक्टर्सहरू भयो अब राम्रै खटेर उहाँहरूले कोभिडको टाइममा राम्रै सेवा दिए भनु पनि न राम्रै दिए